हेलो साथी प्रवृत तपाईँको तपाईँले पठाउनु भएको ज्याकेट एकदम राम्रो लाग्यो साह्रै राम्रो लाग्यो तातो पनि तपाईँको यस्तो ज्याकेट अ अरू कसैलाई पनि दिनु भयो मलाई बहुत मन पर्यो ए तपाईँको